आज मैले एउटा छुरी किनेर ल्याएको थिएँ यो छुरी चाहिँ यताकै वासिन्दाहरूले बनाएको लोकल रहेछ अन्त घरमा ल्याएर मैले चलाउँदा चाहिँ त्यो एकदमै राम्रो हलुका लाग्ने अनि सब्जी काट्नु फल काट्नु जे काट्दाखेरि पनि एकदमै मजाले काटिने र मलाई यो छुरी चाहिँ एकदमै राम्रो लाग्यो एकदमै मनपर्यो